तपाईँले फुटबल पनि राम्रो खेल्नु हुँदोरहेछ र तपाईँले यो वरिपरि कुन कुन ठाउँमा फुटबलहरू खेल्न जानुभयो अनि साथीहरूसँग तपाईँले फुटबल खेल्न जाँदाखेरि कुन चाहिँ म्याच चाहिँ तपाईँलाई एकदमै सम्झनापूर्ण म्याच भएको छ त्यो बताइदिनुहोस् न अब म जानु चाहिँ फुटबल खेल्न चाहिँ अब होइन थुप्रै जग्गा गयो हामी केटाहरू अब सबै गाउँको गाउँको क्लब थियो गाउँको क्लब जिएसएसओ कल्बमा छु अनि सबै अब मभन्दा ठुलो एक दुई जना चाहिँ अब मेरै एजको अनि त्यसमा हामी गएको भनेको चाहिँ जग्गा यता साङ्चे साङ्चे गयो अनि यता खटर ग्राउन्डमा खेल्यो अनि यता बर्मेक अनि कालिम्पोङ थुप्रो जग्गा गयो जानु अनि मलाई एकदमै मनपरेको फुटबल म्याच भएको जग्गा जग्गा चाहिँ हो बर्मेकमा बर्मेकमा आफ्नै साथीहरू ओपोनेन्टमा पनि अनि यता पनि आफ्नै साथीहरूसँगै भएको अनि थुप्रै जग्गा गयो अब बिटिङ खेल्न बिटिङ सिटिङ त्यस्तोहरू खेल्थ्यो हामी फुटबलमा अनि एकदमै राम्रो म्याच चाहिँ हाम्रो साङ्चेमा त अलिक अब राम्रै थियो उतापट्टिको टिम हामीले पनि गोल खाएको थियो अघाडि नै दुई गोल खायो हामीले त्यसपछि फेरि हाफ टाइम पछि चाहिँ अब हामी बराबरीमा आयौँ अनि यता बर्मेकमा चाहिँ सबै साथीहरूकै छ साथीहरू नै छ बर्मिक यता ग्राउन्डमा अनि हामी यता थुप्रो जग्गा गयो यता हामी जान चाहिँ अनि मलाई साथीहरूले एकपल्ट दुई दुई गोल हाल्दाखेरि चाहिँ होइन अब त्यतिबेला हामीले अब जित्यो अनि फाइनलमा एकपल्ट चाहिँ हामी बराबरीमा उइसमा पेनल्टीमा हाऱ्यो अनि अब त्यहाँको कोचहरूले हामीलाई राम्रो ट्रिट गऱ्यो अब सबै अनि यता फाल्टु फाल्टु मेरो घर उता उतातिर पनि अब जलढका साइड हो मेरो घर चाहिँ अनि त्यतातिर पनि अब भाइहरू सबै दाजु भाइहरू छ अनि सबै फुटबल खेल्छ त्यही सबै दाजुहरूसँग पनि गयो अनि झोलुङमा पनि खेल्यौँ झोलङमा नि राम्रो म्याच भएको थियो झोलङमा हामीले फाइनल उठाएको थियो त्यतिबेला हामीले एकदमै राम्रो झोलङकोहरूले नि अब एकदम उयो गर्नुभएको थियो अब फुटबलमा चाहिँ अब राम्रो हुन्छ आफू हेल्थ पनि अब हेल्थ पनि फिट बस्ने मान्छे होइन